अँ विकास मैले जोमेटोबाट मोमो अर्डर गर्नुको लागि सोचिरहेको थिएँ अहिले यो जोमेटोबाट खानेकुराहरू धेरै नै प्रचलित भएको रहेछ त्यस कारणले म पनि यो जोमेटोबाट मोमो मगाउनलाई धेरै नै सोचिरहेको छु यो जोमेटोमा अनलाइन अर्डर गर्दाखेरि जोमेटोले कुन चाहिँ कुन चाहिँ रेस्टुरेन्टबाट प्रोभाइड गर्छ र त्यो खानेको क्वालिटी कस्तो हुन्छ होला जस्तै अब कुनै रेस्टुरेन्टले त खालि आकर्षणको लागि मात्रै खानेकुराहरू राम्रो देखाउन खोज्छ तर भित्र खाँदाखेरि मिठो हुँदैन मैले त्यस्तै अब हेर्दा पनि राम्रो खाँदा पनि राम्रो मगाउनलाई धेरै टाइमदेखि कोसिस गरिरहेको छु र मैले हिजो हेर्दै थिएँ जोमेटोमा हेर्दाखेरि मैले धेरै नै राम्रो राम्रो डिसेसहरू पाएँ जसमा मोमो चाउमिन थुक्पा सबै कुराहरू थियो र म पनि मोमो मगाउँ भनेर सोचिरहेको थिएँ क्वालिटी कस्तो होला तैँले यसभन्दा अगाडि अर्डर गरेर खाएको खाएको थिइस् कि थिइनस् त्यो म तँलाई सोध्नु मनलागेको थियो र उनीहरूको मसलाको कम्बिनेसनहरू कस्तो हुन्छ होला जस्तै कति रेस्टुरेन्टहरूले त धेरै नै मसलाहरू युज गर्ने गर्छन् जुन चाहिँ स्वास्थ्यको लागि हानिकारक हुन्छ म चाहिँ एउटा राम्रो गुणस्तरीय खानेकुरा अर्डर गरौँ भनेर चाहिँ मोमो चुज गरेको थिएँ हेरेको थिएँ